मैले चाहिँ पुरानो पुरानो पैसाहरू जम्मा गरेको छु है उहिलेको त्यो दुआनी एकआनी आठाना एक रुपियाँहरू पहिला चाहिँ अब त्यो पुरानो पैसामा त्यो बिचमा नक्सा त्यो चियरको नक्साहरू भएको चाहिँ पैसाको चाहिँ एकदमै भ्यालु हुने रहेछ भ्यालु हुँदो रहेछ मलाई एकदमै सोख लाग्छ त्यसको चाहिँ मैले जम्मा गरेको छु त्यसलाई चाहिँ अब अहिले चाहिँ उहिले त त्यस्तो मान्यता थिएन अहिले चाहिँ अब त्यसको चाहिँ धेरै मान्यता छ त्यसलाई चाहिँ अब बिक्री गर्दा चाहिँ धेरै पैसामा बिक्री हुन्छ भन्ने चाहिँ भनेको छ